मेरो क्षेत्रमा प्रमुख सार्वजनिक ब्याङ्कहरू चाहिँ एसबिआई ब्याङ्क अब् बडौदा क्यानारा ब्याङ्कहरू छन् र एक्लो र बिमाका लागि आवेदन दिन चाहिँ सबै नै राम्रा नै छन् तर राम्रो लागेकोमा चाहिँ क्यानारा ब्याङ्क एकदम राम्रो र सुरक्षित छ